हजुर मलाई चाहिँ स्ट्रक मार्केट ब्रोकर हुनु मन पर्छ र किनभने अहिले म हेर्छु धेरै नै कामहरू हेर्छु त्यो एउटा स्यालेरी सेन्ट्रेट कामहरू मात्र हुन्छ र मान्छेले आफ्नो इच्छा मुताबिक त्यो कामहरूबाट आफूले भने झैँ कमाउनु सकिरहेको हुँदैन तर यो जुन चाहिँ स्ट्रक मार्केट ब्रोकरिङको कामहरू छ यो कामहरूबाट चाहिँ हामीले हाम्रो हामीले जति अनुसारले हामीले दिमाग चलाएर हामीले यो कामहरू गर्छौँ भने यसबाट धेरैभन्दा धेरै हामीले उपलब्धिहरू पाउन सक्छौँ र अहिले फिलहाल चाहिँ यो ब्रोकरिङको कामको निम्ति चाहिँ मैले कसरी इन्टरडेहरू गर्न सकिन्छ कसरी मार्केट स्टडी गर्नु सकिन्छ कसरी यो मार्केटको हरेक डेटाहरू कलेक्ट गरेर त्यो मार्केटलाई स्टडी गरेर आफूले इन्भेस्टमेन गर्नु सकिन्छ त्योहरूपट्टि अहिले मैले ध्यान दिइरहेको छु र त्यसको लागि चाहिँ मैले अहिले प्रतिदिनै मैले इन्टरनेटबाट भनौँ अहिले गुगलबाट होस् या युट्युबबाट मैले थुप्रै मानिसहरूको भिडियो जस्तै राकेस जुनजुनवाला मोतीलाल अजवालको वाँ हुनुहुन्छ वाँकोबड र जति पनि अहिले वरन बुफेको बुकहरू छ वहाँको इन्भेस्टमेन्ट रिलेटेड बुकहरू त्यो पढिरहेको छु र मेरो गोललाई अचिभ गर्ने मैले कोसिस गरिरहेको छु